धार्मिक रीतिरिवाजसँग सम्बन्धित गीतहरू छन् मन पनि पर्छ धार्मिक रीतिरिवाज सहको भएको गीतहरू धेरै नै छन् मनपर्छ किनकि यो यसले गर्दाखेरि हामीलाई जुन चाहिँ धार्मिकप्रति रुचि पनि बढाउँछ हामी त्यतिकै अरू गीतहरू जुन चाहिँ फिल्मी गीतहरू सुन्ने गर्छौँ तर यस धार्मिक विषय दिएको छु हुँदाखेरि चाहिँ त्यसमा हामीलाई चाहिँ बेसी अलिकति रुचि बढाउँछ धार्मिक गीतले गर्दाखेरि धर्मपट्टि रुचि बढाउने गर्दछ त्यसैले गर्दा धार्मिक गीतहरू मनपर्छ